हाम्रो अब मैले होइन हाम्रो डिगीमा होइन माछा अब हामीले पोखरी ठुलो पोखरी बनाएको थियो त्यो पोखरीमा अब हामीले नानाथरीका पहिला होइन थुप्रो किसिमको माछाहरू छोड्थ्यो अन्त माछा छोड्दा हामीले पाल्यो बेच्यो बिक्री गर्यो होइन त्यस्तो गरिरहे थियो तर अब जतिखेर जब अब हाम्रो माछा मारेर होइन माछा त्यसै आफै मर्नुथाल्यो बेसी अब पानी दूषित भएर माछा त्यसै मर्यो अन्त पहिला जस्तो माछा अहिले हुँदैन कति बहुत थुप्रै परिवर्तन भएको छ जस्तो अब हामीले माछा मार माछा पाल्नुलाई या माछा मार माछा मर्यो भने म मर्नुको कारणहरू चाहिँ अब जस्तो हाम्रो यहाँनेरि खोलाबाट होइन बाढ आउँछ बाढमा अब त्यो बाढ्मा चाहिँ अब बाढ आउँदाखेरि त्यो मैला पानी होइन गन्दा पानीहरू बहुत जग्गा जग्गाबाट बगेर आएको पानीहरू त्यो पोखरीमा पस्यो भने चाहिँ के भन्छ पोखरीमा पस्यो भने चाहिँ त्यो पोखरीमा पस्यो भने चाहिँ पानी गन्दा हुन्छ त्यो कारणले हिलोहरू होइन हिलोहरू आएपछि त्यो सानो सानो त्यो माछाको बच्चाहरूलाई चाहिँ खायो भने त्यो मोर्छ अब गर्मी बेसी होइन त्यो यस्तो ऊ यसमा त्यहाँदेखिको जस्तो अब हामीले थरी थरीको कुहिएकोहरू होइन कुहिएको जिनिसहरू त्यो उसमा मैला जबडाहरू त्यो पोखरीमा फ्याँक्यो भने कति उसमा माछा अब बि मर्छ भनेर चाहिँ अब त्यस्तोहरूमा मोर्छ अन्त अब कोहीले अब पानी गन्दा भएर अब छोड्ने बेलामा होइन मा माटो खाएको हुन्छ कोही माछाले त्यस्तो भएको कारणले माछा हाम्रो पुरा नष्ट हुन्छ बिग्रिन्छ मर्छ हो अन्त त्यही भनेर चाहिँ अब हामीले त्यसमा चाहिँ सतर्क राख्नु राखेर पनि अब उपरान्त अब हामीले सकेन अब जस्तो त्यो माछा बचाउनु त अब बहुत कोसिस गरेँ अब जस्तो अब हामीले पहिला पहिला जस्तो के भन्छ रुई रुई कातल अन्त मिर्गाल यी ग्रास कार्पहरू होइन यस्तो माछाहरू छोड्थ्यो अन्त जस्तो अब हामीले डिगीमा अब पोखरीमा होइन पोखरीमा ठुलो पोखरीमा जबडाहरू पलाउँछ त्यो जबडामा एउटा माछा हुन्छ त्यो माछाहरू चाहिँ अब ग्रास कार्प माछाले चाहिँ अब जबडाहरू खान्छ होइन त्यो जबडाहरू खाएपछि त्यो जङ्गल सफा हुन्छ खोला बग्ने टाइपको अब ठुलो पोखरीमा बनेर अब त्यसरी छोडेछ भने जस्तो अब कोही घा कोही माछाले घाँस खान्छ जस्तो अब कोही माछाले अब केराको पातहरू खान्छ शीतलको लागि चारोको लागि पनि अब होइन माछा माछाले केराको पातहरू अन्त हाम्रो जस्तो तोरीको पिना भन्छ अब अब त्यस्तोहरू होइन चारो दिनुपर्छ माछालाई टाइम टाइममा चारोहरू दिनुपर्छ जस्तो बिहान दिएपछि एक टाइम दियो भने अर्को पाला अर्को पालामा पत्ताहरू दिनुपर्छ केराको पातहरू यसरी दिनुपर्छ त्यो माछालाई अब हुर्काउनु बढाउनुमा बहुत मिहिनेत लाग्छ तर अब हाम्रो पोखरीमा त्यसरी गर्छन् अन्त त्यसरी गरेर अब हामीले गरिरहेछ तर अब त्यसरी नै बचाउँदैछ त कोसिस गर्दैछ तर अहिले जब जतिखेर अब यो बर्खाको सिजनमा होइन पानीमा बाढहरू आएपछि बहुत जग्गाको मैला गन्दाहरू आएपछि माछाहरू सबै मर्छ माछाहरू सबै अब मैला पानी आएपछि कोही बगेर जान्छ कोही मरेर जान्छ त्यो कति दिनसम्म त्यो पोखरीमा मैला पानी भइराखेको कारणले माछा कति मर्छ होइन गन्दा भएपछि भनेर चाहिँ त्यो कारणले अब हामीलाई त्यो पोखरीलाई सफा परिवेशलाई सफा राख्नुपर्यो अन्त त्यहाँनेरि गन्दाहरू मैला झैला त्यो पोखरीमा फ्याँक्नु भएन भनेर चाहिँ अब हामी मैले त्यस्तोहरू मैले गर्छ अब पोखरीमा मान्छेहरूलाई पनि सम्झाउने टाइम पोखरीमा माछाको यसमा कस्तो गन्दाहरू नफ्याँकिदिनुहोला भनेर मैले सम्झाउँछ किनभने त्यस्तो कारणले मेरो माछा सोत्तर हुन्छ मर्छ हो भनेर चाहिँ अब भनेर सुरक्षा राख्नुको लागि अब आफूले माछालाई कसरी बचाउनुपर्ने कसरी यो गर्नुपर्छ भनेर चाहिँ अब कसरी बचाउने कोसिस गर्नुपर्छ भनेर चाहिँ अब मैले ठुलो अब ठुलो पोखरीलाई अब चारैपट्टि अब होइन राम राम्रेरी अब बाँध ठुल्ठुलो गरेर बाँधेर होइन चारैपट्टि राम्रो अल्गो गरेर ताकि बाढ आउँदा पनि त्यो बाढको पानी नपरोस् अनि मैला पानी नपरोस् अन्त जस्तोमा जबडाहरू फ्याँक्छ गाउँघरमा होइन त्यहाँ पोखरीमा कोही कोहीले त गन्दा फ्याल् त्यस्तो नपरोस् भनेर मैले अहिले सफा नेटहरू लगाइदिएको छु होइन त्यसरी अब त्यसरी गरेर मैले माछाहरू होइन पार गरेर पा पाल्दैछु अहिले हाम्रो माछाको चाहिँ पोखरी छ त्यही भनेर मैले त्यसरी गर्छ अहिले अहिले बहुत किसिमको माछाहरू अहिले मैले थरी थरीका माछाहरू आउँथे पहिला त अहिले त्यो सब माछाहरू पाउँदैन किनभने अहिले यो हुँदैन हामीले सक्दैन त्यस्तो अब त्यो माछालाई पनि जतन गर्नुपर्छ जतन गरेन भने त्यो माछा हाम्रो फैलिँदैन भनेर चाहिँ अब गरेको त्यसरी अब अब जस्तो पाउँछ त्यस्तै अब गर्नुभएन जुनमा लाभ हुन्छ माछा पालेर होइन हामीले त्यही हामीले माछाको यसमा हामीले गर्छ त्यही अब हामीले पालेर त्यही खान्छ जुनमा अब राम्रो हुन्छ हामीले त्यही गर्छ त्यो माछा माछाले नै हामीलाई अब यतिसम्म अब हामीलाई गरेर गरिरहेछ पानी चाहिँ दूषित गर्नुभएको छैन किनभने मैला अब बाढ आउँदाखेरि त्यो पानी गन्दा गर्नुभएको छैन हो अब त्यसको लागि चाहिँ अब हामीले काहीँ यो गर्नुपर्छ सूचित बस्नुपर्छ जस्तो बाढ आउँछ अब जस्तो बाढ आयो त्यो बाढको पानी बाई चान्स पसिहाल्यो भने गन्दा मैला अब अमिलो भयो भने माछा सबै मर्छ भनेर अन्त पानी खोलिदिनुपर्यो बाहिरको पानीहरू फ्याल्नुपर्यो सफा गर्नुको लागि पानीहरू नालाहरू खोनेर पानी फ्यालेर त्यो नालामा नेट लगाएर माछा झिकेर त्यसमा नेट मैला पानी बगेर जाओस् भनेर चाहिँ हामीले त्यसरी गर्छ